दाजु तपाईँलाई जब हामी मैले जब एजेन्सीमा अलरेडी बुक गर्दाखेरि चाहिँ मलाई जति भाडा भनेको छ म त्यत्ति नै दिन्छु ल तपाईँले बेसीको माग किन गर्नुभएको भएको यस्तो गर्दा त म तपाईँको कम्प्लेन एजेन्सीमा गर्नसक्छु तपाईँको जब जहाँ पनि जानसक्छ यस्तो नगर्नुहोस् यस्तो नगरेकै राम्रो जब मैले अलरेडी बुक गरिसकेको छु एजेन्सीमा त त्यसमा किन बेसी चार्ज लिनुभएको तपाईँले त्यो पनि छेउकै सहर जानु छ त्यो लागि